हामीले घरमा कुखुरा पाल्दाखेरि चाहिँ यसो त्यसो जसोतसो गरेर सानो जग्गामा कुखुराहरू पालेर त्यस्तो केही गर्नुपर्दैन तर हामीले त्यही पोल्ट्री फार्मिङहरू गरिहालियो भने धेरै कुखुरा राख्ने जग्गाहरू र बेच्ने होलसेलहरू गर्नुथाल्यो भने चाहिँ तपाईँको मजाको जग्गा झारजङ्गल नभएको राम्रो बिल्डिङ टाइपको जहाँनिर चाहिँ कुखुरालाई घामपानीहरू नपरोस् र तिनीहरूलाई चोखो पा राम्रो खाले पानी जस्तो हामी मानिसहरूले खान्छौँ सफा पानी त्यस्तै कुखुराहरूलाई पनि सफा पानी दिनुपर्छ त्यसले गर्दा चाहिँ उनीहरूको पाल्नेहरू राम्रो हुँदछ